कृषिमा है प्राविधिक परिवर्तनको विषयमा भन्नु पर्दा त अहिले त पहिलाको जस्तो गाई उयो गोरूहरुले हलो जोत्नु पर्दैन

कुलोहरू बनाउनु पर्दैन है जस्तै अब सबै मिसिनले गर्छ घाँस काटनुदेखिको लिएर दबाईहरू हाल्नुदेखिको लिएर पानीहरूको देखिको लिएर है यसमा त साइन्स र टेक्नोलोजीको पनि ठुलो हात छ